हाम्रो भारतमा चाहिँ धेरै विभिन्न प्रकारका मसालाहरू पाइन्छ र विभिन्न व्यञ्जनहरू बनाइन्छ र हाम्रो भारतको एक एक राष्ट्रमा चाहिँ आफ्नो आफ्नो आफ्नो आफ्नो खाने आफ्नो आफ्नो खानपान छ र बङ्गालीहरूले पुरा अब पुरा मसलाहरू बङ्गाली बिहारीहरूले पुरा मसलाहरू चलाउँछ तर तामिलनाडूको मान्छेहरूले धेरै माछ माछाहरू खाइन्छ र हामी नेपालीहरूमा विभिन्न विभिन्न जात जातीयहरू छ र आफ्नो आफ्नो आफ्नो जातको आफ्नो आफ्नो रित छ जस्तै कसै राईहरूले सुँगुर छुँदै छुँदैन त कसै राईहरूले सुँगुरलाई छोड्दै छोड्दैन हामी मगरहरूले हामी मगरहरूको सुँगुर चलाउने चलन छ र हामी हामी मगरहरूको यस्तो पितृ कुलतिर अब सुँगुर छैन भने अब चल्दै चाहिँ चल्दैन हाम्रो मगरहरूको अब सबसे खाने कुरो नै सुँगुर हो अनि कसै तामाङहरू तामाङहरूले खाँदैखाँदैन सुँगुरहरू त कसै अब भन्छ राईहरूले सुँगुरको आन्द्रा भुँडी खानु हुँदैन भन्छ तर कोही राईहरूले त्यही भुँडीहरू मज्जाले भुटेर खाइरहेको हुन्छ अनि यस्तै छ हाम्रो भारतमा र कसै कसै जग्गामा अब विभिन्न विभिन्नका व्यञ्जनहरू बनाउँछ त कसै जग्गामा अब नहुने अब कसै जग्गामा त्यो कुरा खाँदै खाँदैन त कसै जग्गामा त्यही कुरा पुरा मज्जाले खाइरहेको हुन्छ तामिलनाडूमा तामिलनाडूमा गयो भने माछाको चलन पूरा छ र यहीँ वेस्ट बङ्गालमा आयो भने कसैले खान्छ कसैले खाँदैन कसैले त्यही माछा खानेले घिनाइरहेको हुन्छ र कसैले त्यही माछा मज्जाले खाइरहेको हुन्छ